मैले हातले बनाएर कार्ड मेरो गुरुआमालाई मैले उपहारमा दिएको छु मेरो क्लास टिचरलाई टिचर्स डेको दिन मैले मेरो आफ्नो हातले टिचर्स डेको कार्ड बनाएर अनि त्यसमा आफ्नै हातले मजाले डिजाइन गरेर अनि लेखेर दिएको छु ए त्यति बेला मेरो मिस यति धेरै खुसी हुनुभयो कि आँखाबाट आँसु पनि आएको थियो मिसको उहाँ एउटा आफूले हातले बनाएको हातले बनाएको चिजमा चाहिँ भावनात् भावनात्मक मूल्य चाहिँ ज्यादा हुन्छ त्यो बजारमा पाएको त्यो कार्डभन्दाखेरि चाहिँ आफूले बनाएको कार्डको चाहिँ धेरै मूल्य हुन्छ भन्ने चाहिँ मलाई लाग्छ अनि मैले चाहिँ स्कुलमा चाहिँ मिसलाई चाहिँ मैले आफ्नो हातले चाहिँ टिचर्स डेको दिन चाहिँ कार्ड बनाएर दिएँ उपहारमा दिएको पनि छु